हेलो बहिनी हेलो बहिनी ए ठिकै हुनुहुन्छ म यो चाहिँ फुलको बारेमा चाहिँ अब म अब एउटा बोल्नु चाहन्थेँ हो फुल चाहिँ अब कालिम्पोङको चाहिँ अब कसरी फुललाई चाहिँ अब स्याहार्छ भनेर अब तपाईँलाई म यस्तो यस्तो अब भनिरहेको छु है अँ तपाईँले के भन्नुहुन्छ मलाई फुलको बारेमा हजुर के के फुलहरू तपाईँले रोप्नुहुन्छ

यो चाहिँ अब म चाहिँ के चाहन्छु भने अब गदावरी फुलमा फुल चाहिँ म

कालिम्पोङमा चाहिँ कतिमा बिक्री हुन्छ हौ

ए प्यासेर अब अब कालिम्पोङमा फुलहरू चाहिँ कस्तो कस्तो पाउँछ अहिले चाहिँ हालैमा

भनेपछि अब राम्रै बिक्री हुन्छ होला अन्त टुरिस्टहरूले चाहिँ कति कति लान्छ हौ कसरी हुन्छ म भोलि ए हुन्छ भोलि भोलि म गदावरीले चाहिँ ल्याउन सक् ल्याउनु आउँछु नि म हुन्छ राखेँ ल त्यसो हो भने म